वर्तमान परिदृष्यमा विज्ञापन गर्ने धेरै मानिसहरूसँग पुग्ने तरिकाहरू आइले धेरै छन् जस्तै फेसबुक इन्टाग्राम युट्युब अनि कतिजनाले आफ्नो भ्लगहरू बनाएर मानिसहरू समक्ष आफूलाई नै प्रस्तुत गरिरहेका छन् यसले मान्छेको जीवनमा धेरै रचनात्मक कुराहरू पनि गरेका छन् कतिजनाले अब जस्तै एउटा मानिलिउँ एउटा फेसबुकमा एउटा एकजना नारीले नारीकै सौन्दर्यको विषयमा उसले कुनै कुरो टिप्स दिन्छभने जस्तो तपाईँको सुन्दर त्वचाको लागि तपाईँले यो यो गर्नुहोस् भनेर तपाईँ कसैले एउटा तपाईँलाई भिडियो हालेर अपलोड गरेको छ भने त्यो भिडियो हेरेर तपाईँले त्यो त्यो कुरालाई अपनाएर तपाईँ केही हदसम्म आफ्नो ब्युटी आफ्नो सौन्दर्य आफै पनि निखार्न सक्नुहुन्छ यो कतिवटा कुराहरू प्रभावशाली र रचनात्मक पनि छ अहिले यो फेसबुकहरूले धेरै नै मान्छेलाई धेरै राम्रो कुराहरू प्रदान गरिरहेको छ